ए के छ हौ खबर अन्त दसैँ आउनु लाग्यो के पकाउँछस् हौ हाम्रो लागि आउँदा ए कालिम्पोङतिर त चिसो मौसम सँगसँगै के हो सर्रेकोहरू दिन्छ हौ मोमोहरू थुक्पाहरू चिसो होइन सुँगुरको मासुहरू पकाइराख् है बहिनी ए अँ ठिकै छ ससेटहरू यसो मगाइराख् रक्तीसक्तीहरू अब के गर्नु यस्तै हो टाढोको मान्छे हामी त एक दिनको पाहुना तेरो हातको मिठो मिठो खान पाउनु खाऊँ भनेर यसो आऊँ भनेको नि भिनाजुलाई लिएर नानीलाई लिएर अँ त्यही त दसैँ कहिले आउँछ भइसक्यो तेरो हातको खाना खानु पाउँछ अब चाहिँ बस्तीको खाना खानु पाउँछ भनेर यहाँ सहर बजारमा त बिहान खाना पकाएर गयो बेलुका आएर चिसो हुन्छ त्यही तताएर खायो ए अँ ठिकै छ सुँगुर चाहिँ कसको काट्दैछ योपालि अनि गाउँमा ए कतिवटा छ हौ त्यता त्यहाँ सुँगुर दुईवटा थियो होइन अस्ति हामी आउँदा ए अँ अँ बैनीको लागि चाहिँ कलेजो राखिदिई राख् है कलेजो र मुटु सुँगुरको भनेर ए अँ तँ अँ अन्त ए अँ ल ल अन्त उयो चाहिँ त्यो के भन्छ हँ तँलाई के ल्याइदिनुपर्छ यतादेखि अन्त

ए अँ ए ल ल ल तँलाई म भरे कलर कलेक्सन पठाउँछु तँलाई कुन चाहिँ मनपर्छ मलाई पठा न ल अब अँ योपालि तिनजना मात्रै ऊ बहिनीको चाहिँ छुट्टी भएन त्यसको ड्युटी लाग्ने रहेछ कि अन्त फेरि भिनाजु त आउँदिनँ भन्दैथ्यो फेरि अन्त एकपल्ट चाहिँ अब जाउँ न भनेर अब फेरि अर्को साल त के हो के हो ड्युटी त उता पर्नुसक्छ हो अन्त चाहिँ अन्त अब के गर्नु अब कालिम्पोङमा आएर मिठो मिठो खाना यसो होइन अब गाउँबस्ती भनेको गाउँबस्ती नै हो ए ल ल बैनी भइहाल्छ ल ल अँ खै त्यस्तै सोँचेको कि सोँचेको अब के हुन्छ खै हेरौँ यता पनि फेरि अलिक यहाँ आमा पनि अलिक बिमारी हुनुहुन्छ कि अन्त अन्त यहाँ आमा पनि अलिक बिमारी हुनुहुन्छ हो त्यही त हो यहाँ सहर बजारमा बसेर खानापानीहरूको यस्तो ठेकान हुँदैन म पनि ड्युटी हिँडिहाल्छु भेना पनि ड्युटी हिँडिहाल्छ नानीहरू दुइवटै स्कुल हो अन्त बोजु एक्लै घरमा हुन्छ अन्त खै बिहान हामीले पकाएर पकाई राखिदिएको पनि खाँदैन अलिक बुढेसकालमा अब्जस बेसी हुँदोरहेछ हौ र फेरि अब निकै बस्ने गरी आउँ भन्दा पनि अब बोजु फेरि बिमार भइहाल्यो भने साह्रो पर्छ हो अन्त एक हप्ता दुई हप्ता अँ वेदर त यस्तै हो साह्रै बेसी गरम गरम छ कि फ्यान अन गरेर एसी अन गरेर पनि हुँदैन साह्रै बेसी त्यो तापमान बढिरहेको छ हौ यहाँ यस्तो चिसो पानीमा नुहा नुहायो भने फेरि बिमार भइहाल्छ गरम त्यस्तै अन्त ए अँ वेदर त ठिकै होला नि यता त अन्त खानाहरू पनि राख्यो भने पनि गनाइहाल्छ हो अन्त अँ त्यही त अँ त्यही त ठिकै छ अब गाउँ सेलरोटी पोल्दै होला नि योपालि ए अँ सेलरोटी यसो ससेटहरू पनि बनाउँदै गर है रक्तिहरू राखेर यसो अब के गर्नु ए अँ भइहाल्छ त्यही त अब त्यहाँ घरमा छ भनेकै तिमीहरू हो तिमीहरूकै अब तिमीहरूलाई सम्झेर आउँदैछौँ हामी हो अब त्यस्तै हो के गर्नु ल बैनी त्यसो भने अब ठिकै होला नि घरमा है सबैजना कोकु कस्तो हुनुहुन्छ अन्त कोकुको त्यो दम बढ्ने बिमार जाती भयो

ए अँ त्यही त चिसोमा फेरि साह्रो पर्छ ए ल ल बैनी हामी छिट्टै आउँछौँ नि ल ल ल ए ल ल बैनी ल